हेलो दादा तप् मैले अर्डर गरेको खाना थियो नि तपाईँले पठाउनु भएछ कि तर यो खाना त मैले अर्डर गरेको होइन त मैले त तपाईँलाई चिकन अर्डर गरेको थिएँ तपाईँले त मलाई मटन पठाउनुभएछ अनि तपाईँलाई थाहा छ म मटन खाँदिन भनेर मैले चिकन पनि तपाईँलाई सादा पठाइदिनु भनेकी थिएँ तर यो त के हो यस्तो तेलै सरीको मसालासरीको खाना पठाइदिनु भएको म त त्यस्तो अब तपाईँलाई थाहा छ मैले सादा खाना खानुपर्छ भनेर कस्तो तेलै सरीको पठाइदिनु भएको म यो खाना खानु त सक्दिनँ अब म बिमारी हुन्छु यो खाना खायो भने यस्तो तेल भएको मसाला भएको खानाहरू त नखानु भनेको छ घरबाट डक्टरले पनि त्यही भनेको छ त्यही भएर मैले तपाईँलाई सादा खाना भनेकी थिएँ तपाईँले त यस्तो पठाइदिनु भएछ म अब तपाईँको यो रिटर्न गर्दैछु तपाईँ हेरिदिनुहोस् एकचोटि